मेरो क्षेत्रमा यातायात को साधनहरू धेरै त छैनन् तर अब गन्ती गऱ्यो भने तिनटा छन् बाटो रेलवे अनि हवाइ जहाज अब दार्जिलिङको पाहाडी क्षेत्रमा हेऱ्यो भने हाम्रो बाटो छन् जहाँ गाडी कुद्छ र रेलवे ट्र्याक छन जहाँ रेल कुद्छ तर यातायातको हाम्रो सजिलोको लागि दार्जिलिङको पाहाडी क्षेत्रमा रोडवेमा ट्राभल गरेको सजिलो गाडीमा अथवा बाइकमा ट्रेनमा ट्राभल गऱ्यो भने हामीलाई ढिलो हुन्छ अनि हामी मधेसतिर झऱ्यौँ भने सिलगढीतिर यातयातको साधन धेरै छन् अटो रिक्सा गाडी बाइक ट्रेन एरोप्लेन सबै छन् सिलगढीमा अनि यो जग्गाले भारतको विभिन्न क्षेत्रहरूलाई हामी सदा जोडिरहेको छन् एरोप्लेन भारतको विभिन्न स्टेट्सहरूमा जाँदछ दिल्ली गुजरात मुम्बई है अनि विभिन्न विदेशको ठाउँहरू पनि जाँदछ जस्तै दुबई सिङ्गापुरहरू अनि ट्रनेले पनि त्यसरी नै भारतको अरू स्टेटहरूलाई जोडेर बसिरहेको छ जस्तै कि बिहार झारखण्ड उडिसा अन्यता धेरै धेरै अरू अनि यातायातको साधन चाहिँ यति नै हुन् भन्छु म मेरो जिल्लामा फिलहालको लागि